कालचिनी होटेलको माया बहिनी बोल्नुभएको हो तपाईँको होटेलमा मलाई खाना खानुको मन छ है अब तपाईँको यी के अरे के के किसिमको माछाहरू पाउँछ त्यहाँनिर मलाई चाहिँ इलिस माछा मन परेको छ अनि त्यहाँदेखिन्को इलिस माछा अन्त यस्तो बुदुना माछाहरू त्यो ऊ योहरू के अरे यो माछाहरू पाउँछ कि पाउँदैन त्यो नाम पनि आउँदैन त्यो अन्त त्यो झिँगे माछा ह झिँगे माछा बुदुना माछा यस्तोहरू खानुहरू मन परेको छ अब कतिवटा किसिमको तपाईँको होटेलमा माछा पाक्छ हो त्यो अनलाइन पनि आउँछ या अफलाइन मात्रै हो कि हामी त्यहीँ आउने भन्ने एउटा कुराहरू अन्त हाम्रो पडोसी साथीहरू पनि छ पडोसी साथीहरूले पनि भन्दैछ कि खाऔँ माछाहरू मिलेर अब त्यहाँनिरको होटेलमा आएर खाने भनेर कुराहरू गर्दैछ कि हाम्रो फेमिली आउने नि तपाईँको होटेलमा माछा भात खानुको लागि तर साह्रै मिठो बनाउनुहुन्छ अरे अनि हामी चाहिँ खाने आउने भनेर इच्छा राखेको छौँ